यता चाहिँ घुम्न आउने मौसम चाहिँ होइन अब समरमा हुन्छ किनभने चाहिँ हामी होइन समरतिर अब कताकतातिर घुम्न जान्छ होइन अनि अब तातो मौसम हुन्छ अनि हामी कताकतातिर घुम्न जान्छ मजा आउँछ होइन त्यही भएर चाहिँ हामीहरूलाई चाहिँ अब समरमा राम्रो लाग्छ घुम्न होइन विन्टरमा पनि हुन्छ घुम्न तातो तातो लुगा लगाएर होइन घुम्न जान्छ हामी कताकतातिर होइन घुम्न जान्छ यता हाम्रो भयो यता कालिम्पोङतिर घुम्न होइन अन्त मजा आउँछ के घुम्नु तात अब हुन्छ जाडो होइन जाडो हुन्छ लाभाहरूतिर होइन मजा आउँछ घुम्नु जानु अनि त्यहाँबाट अन्त हामी चाहिँ यता उयो गर्नु चाहिँ हाम्रो त्यहाँ दिसम्बरमा मेला लाग्छ होइन अङ्कारामा मेला लाग्छ अब मजा आउँछ अङ्कारामा मेला लाग्छ कस्तो मजा आउँछ होइन साथीहरूसँग अन्त कालिम्पोङमा पनि लाग्छ मेला ग्राउन्डमा मेला लाग्छ मजा आउँछ अन्त साथीहरू भेट्छ अन्त साथीहरूसँग भेटेर चियाहरू खान्छ होइन चिसोमा चिया चिया बिस्किटहरू खान्छ त्यस पछाडि हामी खे थुप्रै प्रकारको उयोहरू खेल्छ हामी रोटेपिङ खेल्छ कोलम्बस खेल्छ होइन अरू थुप्रै गेमहरू पनि हुन्छ त्यसमा होइन हामी खेल्छ मजा आउँछ होइन तपाईँहरू पनि आउनुहोस् खेल्नुहोस् होइन यस्तो मजा पनि आउँछ होइन पुरा रमाइलो हुन्छ के एकदम अब रमाइलो हुन्छ तपाईँहरू चाहिँ अब खेल्न मजा आउँछ होइन दिसम्बर जनवरीतिर मजा आउँछ होइन अनि त्यहाँबाट हाम्रो तर यता चाहिँ अब यस्तो मजा आउँछ होइन अब गाउँ नै रमाइलो छ होइन यता र तपाईँको भयो तपाईँको कालिम्पोङदेखि मजा आउँछ यता दार्जिलिङदेखि मजा आउँछ यता घुम्नु होइन मजा लाग्छ यता घुम्नु त्योभन्दा अब यहाँ हामी जन्मिएको नि यस्तो खुसी लाग्छ के हामीलाई अब यताको नेचरहरू हेर्दा प्रकृतिहरू हेर्दाखेरि मजा लाग्छ अब मान्छेहरू पनि ठिकै हुनुहुन्छ होइन एकदम राम्रोहरू राम्रो आदर गरेर बोल्नुहुन्छ मलाई त एकदम मनपर्छ होइन त्यही भएर मलाई चाहिँ अब यतै मनपर्छ अब किनकि हाम्रो यता अलिक चिसो पनि हुन्छ होइन अब चिसो पनि ठिकैको हुन्छ होइन तातो पनि ठिकैको हुन्छ किनकि अब उता अलिक बाहिर बाहिरतिर त अलिक गरम हुन्छ होइन हामी सक्दैन बस्नु होइन यहाँ चाहिँ ठिकै हुन्छ त्यही भएर यतै मजा आउँछ मलाई चाहिँ होइन मेलाहरू घुम्नु पनि ठिकै हुन्छ यता मजा आउँछ इन्जोय गर्छ हामी होइन अन्त दिदीहरूसँग जान्छ कोही बेला कोही बेला अब साथीभाइहरूसँग जान्छ घुम्नु होइन समरको टाइममा कताकतातिर घुम्न जान्छ विन्टरको टाइममा कताकतातिर घुम्न जान्छ मजा आउँछ आफूलाई होइन अन्त साथीहरूलाई मजा आउँदो रहेछ घुम्नु यता त्यही भएर मलाई चाहिँ यता पुरा मनपर्छ हौ घुम्नु